क्लास टेनको लाइफ साइन्स सब्जेक्टको सिलेबस धेरै राम्रो छ तर कन्टेन्टलाई भने अलिक लामो प्रकारले व्याख्या गरेको कारण कोहीबेला विद्यार्थीहरूलाई ती विषयलाई सोझै बुझ्न गाह्रो भएको मैले अनुभव गरेँ अनि प्र्याक्टिकल नभएको कारणले गर्दा विद्यार्थीहरूलाई साइन्सजस्तो सब्जेक्ट सहजै क्लासमा मात्र बुझ्न अलिक कठिन भएको पनि मैले अनुभव गरेँ र लाइफ साइन्स सब्जेक्टमा जति जुन सिलेबस बनेको छ त्यसभित्र उनीहरूलाई प्रत्येक लेसनसँगसँगै उनीहरलाई क्वेसन्स आन्सर्स अनि प्र्याक्टिकल पनि त्यसमा समावेश भयो भने यो विषय क्लास टेनको लाइफ साइन्स सब्जेक्ट एकदमै रोचक हुनेछ भन्ने मलाई लागेको छ